हेलो सुन्नोस् त तपाईँलाई मैले कतिबेला खाना अर्डर गरेको थिएँ मलाई त एकदमै ढिलो भइसक्यो त मैले कतिबेलादेखि वेट गरिरहेको छु सुन्नोस् न त्यसै होइन नि म त पैसा दिएर त लिने खाने हो छिट्टो गरिदिनोस् ल म त अलिक छिट्टो निस्किनु पर्छ रुमबाट पर्खिरहेको छु हौ छिट्टो गरिदिनोस् है प्लिज हेर्नुहोस् न मैले गाडी पनि त रोकिरहेको छु गाडीले गाडीले पनि त मलाई बोलाएको बोलाएकै गरिरहेको छ बिचरा कति पर्खिरहेको होला छिट्टो गर्नुहोस् है सुन्नुहोस् न गरम त कति छ अन्त यहाँनिर हो फेनको अघि बसेर पुरा तपाईँहरूको खानाको इन्तजार गरिरहेको छु सोच्नुहोस् है ल गरम कस्तो छ तपाईँहरूलाई पनि मैले पर्खिरहेको छु मेरो पनि भोकलाई तपाईँहरूले सम्झिदिनोस् अनि सुन्नुहोस् न खानाहरू चाहिँ एकदम सिम्पल होस् ल ज्यादा तेलहरू नहोस् हो पिरो पनि त्यस्तो होइन नुन पनि त्यस्तो कडा होइन ठिक्कैको मलिम मलिम धेरै यो गरममा फेरि त्यस्तो मसलादार खानु पनि मिलेन होला है असर पार्छ होला एकदम प्लेन बनाएर लि ल्याइदिनुहोस् न हुन्छ म पर्खिरहेको छु है त हुन्छ